हेलो हजुर हजुर ए मैले त हुन त अब यो दार्जिलिङ दार्जिलिङ टाउनमै मैले उन्नाइस सय अस्सी सालदेखि नै खुलेको हो दोकान अनि चियापत्ती चियापत्ती मात्रै सेल गरिन्छ दर भाउहरू यसको एउटा क्वालिटी अनुसार हुन्छ कि कसै तिन सौ रुपियाँ पनि छ साढे तिन सौ पनि छ चार सौ रुपियाँ नि छ एउटा क्वालिटी अनुसार हुन्छ हजुर हजुर हजुर गुणस्तरीय जस्तो र जत्तिको राम्रो त्यति नै अब भाउ हुन्छ दोकान त एक प्रकार अब राम्रै चलिरहेको छ किनभने अब यो चियापत्ती विशेष गरेर यहाँको लोकल त्यति चल्दैन तरै पनि यो टुरिस्टहरूले विशेष यहाँबाट सिक्किम भयो जहाँ जहाँ चाहिँ चिया खेति छैन त्यहाँ त्यहाँ चाहिँ सप्लाई गरिन्छ हजुर डिमान्डवाला डिमान्ड राम्रै छ राम्रै छ राम्रै छ तपाईँको राम्रै छ विशेष गरेर मेरो यो डिमान्ड चाहिँ सिक्किम नम्बर वन भइगयो है दोस्रो कुरो चाहिँ विशेष यो नेपाल नेपालमा चाहिँ विशेष डिमान्ड छ त्यो अनलाइन पनि छ कि तर हाम्रो एउटा टिम छ र हाम्रो एउटा सिलगढीमा पनि दोकान छँदै छ यो भर्खर भर्खर खोलेको त्यहाँबाट पनि सप्लाई हुन्छ त्यहाँबाट अनलाइनै हुन्छ हजुर हजुर बेलुका तपाईँको छ बजीसम्म चाहिँ खुल्ला राख्छु अहिले फिलहाल हुन्छ हुन्छ सर हुन्छ हुन्छ